तपाईँ सारिका माइज्यू बोल्नु भएको हो तपाईँकोमा सब्जीहरू के के छ होला है अहिले ए कसरी दिनुहुन्छ अहिले बेच्दा चाहिँ ए रामभेँडाको चाहिँ अलिक बेसी होला ए अन्त यो उयो डल्ले खोर्सानीहरू ए मिलाएर दिनुहोस् न है अन्त अब म लान्छु नि अँ त्यो अब त्यही त रामभेँडा त अहिले लगिनसक्नुको रहेछ दाम अलिक अब त्यो पनि मिलाएर दिनु नि ए अब अरू अरू सब्जीहरू त छैन होला यति नै होला फेरि तामाहरू पनि त होला तामा ए ए अरूले कसरी लाँदैथ्यो कोनि ए त अब हामीलाई अलिक नाफा पनि हुनुपऱ्यो नि फेरि लगेर है बेचेर यसो अँ ए अँ अँ अन्त डल्ले खोर्सानी पनि त अब अहिले त महँगै हेला नि त फेरि हामीले लगेर नाफा पनि हुनुपऱ्यो होला अलिक ए त्यही त भनेको तपाईँहरूकोबाट लगेर अलिक नाफा पनि त हुनुपऱ्यो हामीलाई हो यसो मिलाएर मलाई यसो अब दिनु न

अँ अँ हो त्यही त भनेको त अन्त त्यही त भनेको त अब मुन्टाहरू छ अब त्यही हो फर्सीको इस्कुसको हो अन्त अब अरू त के हुन्छ त्यही इस्कुसहरू पनि छ होला तपाईँकोमा अलिक घटेको होला हौ अहिले चाहिँ त्यही त तपाईँहरूले हामीलाई यसो मिलाएर दिनुहोस् हो त्यहाँदेखि हामी यसो लगेर अब बेच्छौँ अन्त त्यही त इस्कुसहरू पनि होला है अब यसो ए हुन्छ हुन्छ उसो भए मिलाएर दिनुहोस् कि म आउँछु नि तपाईँकोमा लिनु ल यही नम्बरमा म तपाईँलाई कल गर्छु नि तपाईँकै नम्बर होइन हुन्छ हुन्छ मिलाएर दिनुहोस् कि म आउँछु नि ल आउने बेलामा कल गर्छु नि तपाईँलाई हुन्छ हन्छ हुन्छ राखेको है आन्टी